नौ जनवरी अठार सौ दुई एक्काइस नोभेम्बर अठार सौ बाइस दस अक्टोबर अठार सौ सन्ताउन्न अट्ठाइस डिसेम्बर अठार सय एकहत्तर पन्ध्र अगस्ट उन्नाइस सय सौँतालिस